भारतका सबैभन्दा महत्त्वपूर्ण चाड अनि बिदाहरू के के हुन् र तिनीहरू कसरी मनाइन्छ भन्दा भारतको महत्त्वपूर्ण चाडहरू त थुप्रै छन् जस्तै दसैँ तिहार यी छठ पूजा थुप्रै थुप्रै आफ्ना मलम यो साउथ भारतको साउथतिर दक्षिण भारतमा आफ्नो आफ्नो चाड पर्वहरू छन् त्यसमा हामीलाई कतिवटा ज्ञातै छैन हामी चाहिँ हाम्रो चाहिँ भारतवर्षको एउटा राज्य पश्चिम बङ्गाल र पश्चिम बङ्गालको एउटा जिल्ला दार्जिलिङ पर्ने हुनाले हाम्रो चाहिँ मुख्य चाड पर्वहरू चाहिँ चाड पर्व र बिदाहरू चाहिँ महत्त्वपूर्ण चाहिँ एकदम महत्त्वपूर्ण चाहिँ दसैँ हो अनि तिहारको र यस बिदाहरू चाहिँ यी नै हुन्छन् र हामीले महत्त्वपूर्ण चाड चाहिँ दसैँ हो दसैँमा चाहिँ अब हामीले ठुला बडाहरूले हामीलाई टिकोहरू लगाइदिएर हामी खुसी आनन्द मनाएर हिँड्डुल घुम्ने कामहरू गर्छौँ यी यति नै हुन्